मैले हिजो बेलुकी मेरो प्यारो दाजुभाउजु आउनुभएको अवसरमा मैले प्रसन्ना क्रिएसन च्यानलबाट युट्युब च्यानलबाट चाहिँ त्यहाँ एउटा के भन्छ रेसिपी हेरिएको थिएँ होइन अन्त मसरुम पनिर एकदमै मलाई त्यो रेसिपी चाहिँ एकदमै मनपरेको थियो र मैले त्यही बनाउन सोचेँ अन्त मैले अब बजार गएर दिउँसै बजारहरू गएर सामानहरू ल्याएँ सबै सामान अप टु डेट गरेर चाहिँ मैले त्यहाँदेखि त्यो भिडियो डाउनलोड गरिरहेको थिएँ त्यहाँदेखि त्यो भिडियो डाउनलोड गरेर मैले प्ले गरेर अब दुई तिन मिनट त अब आफूले हेर्नुपर्यो त्यो भिडियोलाई अध्ययन गर्नको लागि त्यहाँदेखि त्यो भिडियो हेरेँ दुई तिन मिनट त्यहाँदेखि सबै सामानहरू काटकुट पारेर एकदम रेडी बनाएर राखेँ र फेरि त्यो भिडियो प्ले गरेर एकदम हेर्दै बनाएँ र अब त्यो जस्तो जस्तो अब मलाई त्यहाँ देखाएको थियो जस्तो जस्तो गर्नु भनेको थियो मैले त्यस्तै त्यस्तो गरेको गरेको थिएँ र त्यस्तै टाइपको त्यस्तै अब हेर्नुमा अब दृश्यमा त्यस्तै देखिरहेको थियो र मैले अब टेस्टमा चाहिँ अब त्यहाँको त चाख्नु भएन र टेस्टमा पनि एकदम एकदमै मलाई चाहिँ एकदमै राम्रो लागेको थियो र अब मैले मेरो दाजुभाउजू आउनुभएको थियो र मैले उनीहरूलाई परोसी दिएँ र अब मलाई परोसेर उहाँहरूले पनि एकदमै मनपराउनु भयो र मैले चाहिँ शनिबार भएर चाहिँ लसुन हालेको थिइनँ र अब लसुन नहालेको कारणले चाहिँ मेरो दादाले चाहिँ भन्नुभयो कि लसुन हालेको भए अझै राम्रो हुन्थ्यो ग्राइन्ड गरेर अन्त त्यसमा अझै सोया सस पनि अलिक बेसी हालेको भए अझै राम्रो हुन्थ्यो भनेर भन्नुभयो र मैले त्यस्तै गरेर फेरि अर्को दिन पनि मैले ट्राई गरेको थिएँ र त्यस्तो गरेर पनि अब के भन्छ एकदमै राम्रो हुँदोरहेछ होइन अन्त तपाईँहरू पनि यसरी मसरुम पनिर बनाउन चाहनुहुन्छ भने प्रसना क्रिएसनकोबाट एकदमै त्यो भिडियो हेरेर भिडियोको सेकेन्ड लिस्टमै थियो त्यो भिडियो हेरेर बनाउन सक्नुहुन्छ